शोधसँग सम्बन्धित शोधार्थी भएकोले गर्दा मैले दुई हजार सत्र सालमा आफ्नो सोधकार्यमा तथ्य सङ्कलन गर्ने क्रममा धेरै समस्याहरूको सामना गर्नु परेको थियो र यस समस्याहरूलाई निवारण गर्ने क्रममा मैले भेला पारेका तथ्यहरू वा पाउनु पर्ने अप्राप्त तथ्यहरू सँग सम्बन्धित व्यक्ति वा विशेषज्ञहरूसँग भेटघाट गरी साथै त्यस विषयलाई अझ गहिरो प्रकारले बुझाइदिनु हुने विशेषज्ञहरूसँग सल्लाह लिएर त्यस समस्याबाट म निस्किएकी थिएँ